हेलो ए भाइ जुन चाहिँ मैले मोबाइल लिएको थिएँ नि अब नाम त के भन्नु हो मोबाइल थुप्रै हुन्छ कम्पनीहरू

मोबाइल जहाँबाट मैले लिएको थिएँ त्यो मोबाइल चाहिँ एकदमै बेस्ट राम्रो रहेछ हौ हो आ यति दामी नि अब भिडियो खिच्नु पनि स्टिक फोटो पनि दामी दामी आउँदो रहेछ नि हौ त्यसले गर्दाखेरि अब तिमीले पनि अब भयो भने चाहिँ त्यही किन्नु ल अँ कहाँ पाउँछ त्यो म भनिदिन्छु नि किन्ने बेलामा भन्नु नि नभए म गइदिन्छु नि तर मोबाइल राम्रो रहेछ त्यो अब खोइ के भन्नु अब अब ब्याट्री पनि राम्रो रहेछ निकै टिक्दो रहेछ ब्याट्री पनि हो मोबाइल पनि त्यो माने यसो कलरहरू पनि यसो हेर्दाखेरि चाहिँ नि राम्रै छ हौ कलरहरू झन्डै झन्डै आइफोन जस्तै रहेछ कि तर आइफोन त किन्नु सकिँदैन होइन त्यसले गर्दा लोकल अब हो किन्यो राम्रै छ अहिले त हो भाइले किन्नु पऱ्यो भने भन्नु नि म किनिदिन्छु नि म गइदिन्छु नि त्यो दोकानमा त्यो पसलमा गएर अब किनौँला नि कस्तो हुन्छ तिमीले चोइस गरेर थुप्रो छ उसकोमा भेराइटीहरू थुप्रै छ तर मैले किनेको त्यो भेराइटी चाहिँ किन्यो भने चाहिँ एकदमै बेस्ट लाग्यो है मलाई चाहिँ ल हुन्छ हुन्छ हुन्छ ओके ओके भाइ हुन्छ हुन्छ ल राखेँ ल अहिले हुन्छ ओके ल